नमस्ते ए हजुर हजुर अब त्यसको लागि चाहिँ यस्तो छ कि भाइ अब राति पुलिसको जिम्मा त हाम्रो होइन तर अब मेन कुरा यहाँको बाटोको सानो बाटो अहिले सिजन लागिरहेको छ भिडभाड हुन्छ फेरि ड्राइभर दाजु भाइले पनि बुझ्दैन जतासुकै गाडी रोकेर पेसेन्जरहरू हालिदिन्छ होइन हामी त सक्दो ट्राफिकलाई नियन्त्रण गर्ने कोसिसमै छौँ नि हामी बिहानदेखि बेलुकैसम्म तिमीहरूकै लागि खटिरहेको हुन्छौँ नि तर अब हामीलाई कोअपरेट त ड्राइभरहरूले पनि गर्नु पऱ्यो नि त ड्राइभर दाजु भाइले पनि हो कि होइन भन त अब अब स्ट्यान्ड दुई दुईवटा स्ट्यान्ड छ पर सिंहमारीको स्ट्यान्ड छ यता त्यो स्टेसनको त्यहाँको स्ट्यान्डै छ यहाँ मेन मोटर स्ट्यान्ड पनि छ तर ड्राइभरहरूले जहाँ पायो त्यहीँ गाडी राखिराखेको हुन्छ गाडी बन्द गरेर कहाँ गइदिन्छ अन्त हामीलाई पनि यस्तो प्रोब्लम हुन्छ कि तिमीहरूलाई जति ट्राफिकको प्रोब्लम हुन्छ त्यति नै हामी ट्राफिक सम्हाल्नेलाई प्रोब्लम भइराखेको हुन्छ भाइ अब के गर्नु अब अहिले पाहाडको स्थिति त्यस्तै छ खै अब भनेको जस्तो ठुलो ट्राफिक एउटा के हरे उयो बनाउनु सकेको छैन पार्किङ बनाउनु सकेको छैन अब त्यसको लागि धेरै कुराहरू चल्दैछ अब त्यो ट्राफिक बनिएपछि अब हामीले यहाँ कुरा चल्दैछ ठुलो एउटा ट्राफिक बनाएर हामीले एउटा जग्गा पनि हेरिसकेको छौँ त्यो जग्गामा अब मुनिपट्टि चाहिँ जम्मै गाडी राख्ने र माथिल्लोपट्टि चाहिँ मार्केट दिने एउटा हाम्रो यहाँ सर सल्लाह वाद विवाद भइसकेको छ र अब अलिक दिन अब यो सिजनको टाइममा त यही हो प्रोब्लमै हुन्छ अब सबैले बुझ्नुपर्छ ट्राफिक समस्यालाई अब हामी ट्राफिकको मात्रै नभएर ड्राइभरहरूले पनि बुझ्नुपर्छ होइन हाम्रो त्यो मिटिङ भइसकेको छ कि मिटिङ भएर त्यो जुन साइडको बाटो साइडतिरको साइडको जुन दोकानहरू छ हामीले म्युनिसिपालिटीसँग बात गरेिसकेको छौँ र तिनीहरू पनि बिस्तारै हटाउने र हटाउँदैछौँ पनि हटाउँदैछौँ अब बिस्तारै समस्या समाधान हुन्छ नि भाइ ल